यस्तो मैले बौद्धिक अहिलेसम्म त पुस्तक पढेको नि छुइनँ र मैले त्यस्तो कुनै पनि चुनौती आजसम्म गरेको नि छुइनँ र मैले छलफल गरेको नि छुइनँ कुनै परिवारसँग पनि साथीहरूसँग नि मैले त्यस्तो कुनै चुनौतीपूर्ण आएको पनि छैन मसँग यसकारणले गर्दा मैले त्यो घटनाहरू घटेको नि छैन र मैले छलफल पनि गरेको छुइनँ